मेरो गोप्य रेसिपी के छन् भन्दाखेरि मेरिनेट चिकन मेरिनेट चिकन गोप्य रेसिपी त होइन तर यसलाई गोप्य तरिकाले बनायो बनाउने गर्दैछु म त्यसर्थ यसलाई गोप्य रेसिपीको रूपमा मान्दछु किन भन्दाखेरि त्यो चिकनलाई पहिला धेरै मर मसाला हालेर मेरिनेट गरिने गर्दछ जस्तै पहिला चिकन हाल्यो अद सपोज मानौँ आधा केज आधा किलो चिकन हालौँ त्यसमाथि ह हल्दी रङ्ग मसाला एक चमच हल्दी एक चमच रङ्ग मसाला एक चमच गरम मसाला एक चमच जिरा पाउडर अनि लसुन र अदरक पिसेको अनि त्यसमाथि हलका नमक हालेर आधि घन्टा मेरिनेट गरिने गर्दछ अनि कराईमा तेल बसाएर पेज प्याज खराउने गर्दछु प्याज जबसम्म पहेँलो पहेँलो हल्का पहेँलो कलरको हुँदैन तबसम्म त्यसलाई खाराउने गर्दछु जब त्यो पहेँलो कलरमा परिणत हुन्छ तब यही मेरिनेट आधा घन्टा मेरिनेट गरेको चिकनलाई माथिबाट हा हाल्दछु त्यो हालि सकेर हल्का पानी नथपी त्यसलाई भुन भुनेर एकछिन पकाउने गर्छु अनि त्यसको पाँच दस मिनटमा टमाटर काटेर त्यसमाथि हाल्ने गर्दछु अनि त्यसलाई त्यतिकै एकछिन सानो आँचमा धिमा आँचमा पकाएर त्यतिकै राख्छु जब त्यो अब अलि टाल्लिने अवस्था हुन्छ तब अलिकति पानी हालेर फेरि छोप्ने गर्दछु